हामी के अरे नेपाली हामी बोल्नु आउँ के अरे झाँसीतिर हामी गयौँ भने हामी बोल्न जान्दैनौँ हिन्दी बोल्न जान्दैनौँ हामी नेपाली हौँ हामीले पढालेखा छैन हामी कता कता गुजरातहरूतिर जान्छौँ हामी केरला जान्छौँ त्यहीँ गयौँ भने पनि गुजराततिर जाँदा पनि हामीले बोल्न जान्दैनौँ हामी नेपाली हौँ नेपाली बोल्न जान्दैनौँ उनीहरूको भाषामा हामी बोल्न जान्दैनौँ हामीले पढालेखा छैन हामी राजस्थानहरू गयौँ भने पनि हामी बोल्न जान्दैनौँ हिन्दी बोल्न जान्दैनौँ हाम्रो नेपाली हो हामी नेपाली नै बोल्छौँ हाम्रो पढालेखा छैन अब पढाएको छैन बाबुआमाले बालखामा हामीले केही जान्दैनौँ लाटामूर्ख हौँ हामी त केही जान्दैनौँ अब कता कता श्रीलङ्कातिर जान्छौँ कोही बेला गुजराततिर जान्छौँ कोही बेला केरला जान्छौँ अब श्रीलङ्का जान्छौँ त्यस्तोमा पनि हामीले बोल्न जान्दैनौँ हाम्रो हाम्रो नेपालीको हाम्रो नेपाली नै बोल्छौँ हामी हामी त्यस्तो अरू भाषा बोल्नु हामी जान्दैनौँ